हलो हजुर हलो सुन्नुहुँदैछ ए तपाईँ ग्यारेजबाट बोल्नुभएको हो ए हजुर सुन्नुहोस् न मेरो एउटा ब्याकेन्डको गाडी थियो कि त्यसको चाहिँ स्टार्टै हुँदैन त्यसलाई फेरि ठेल्दाखेरि स्टार्ट हुन्छ हो अब न नठेली चाहिँ अब स्टार्टै हुँदैन ब्याट्री बसेको जस्तो लाग्छ कि कसो के भएको हौ त्यो गाडी किनेको मेरो एकदुई वर्ष भयो त दाजु तपाईँको यो दुई हजार तेह्रको जस्तो लाग्यो हजुर दुई हजार तेह्र हैन हैन पेट्रोल पम्पमै हाल्छु

फेरि सुपरवाला त्यो तेल हाल्छु पेट्रोल पम्पमै हाल्छु ए हजुर अँ अँ के हिजो अस्ति तपाईँको एक डेढ महिनाअगाडि पनि यै प्रब्लम थियो हो अँ अहिले पनि यस्तै प्रोब्लम हुँदैछ त्यतिखेर त खोइ अब मेक्यानिकले के कसो गऱ्यो त्यो त थाहा भएन हो तर त्यतिबेला पनि ब्याट्री नै बसेर त्यो चेन्ज गरेको जस्तो लाग्यो

हजुर हजर

ए हुन्छ हुन्छ भनेपछि तपाईँ मेरो एड्रेसमै आउनु सक्नुहुन्छ है हजुर हजुर

हजुर हुन्छ ए आजभोलि त म अलिकति बाहिर जाने काम छ कि तपाईँ अब यस्तै शनिबार आइतबार पारेर आउनु सक्नुहुन्छ ए हुन्छ हुन्छ अनि त सुन्नुहोस् न तपाईँको ह्वाट्स्याप नम्बर त यस यसमै होला है ए हुन् हुन्छ म तपाईँलाई एड्रेसहरू सबै यसमै वा ह्वाट्स्यापमै पठाइदिन्छु नि है हुन्छ हुन्छ हुन्छ आएर हेर्नु हुन्छ हुन्छ